हामी नेपाली भाषा बोल्नेहरू चाहिँ निकै धेरै कम्ती छौँ हैन र अहिले चाहिँ अहिलेको यो जेनरेसनमा हैन र अब हामी अब यहाँनिर हामी अब हामी म कलेज गर्दैछु हैन र म कलेज गर्दैछु र म हिस्ट्री अनर्सको स्टुडेन्ट हो सेकेन्ड इयर हैन र म कलेज जान्छु हैन अनि त कलेजमा चाहिँ के हुन्छ हामीले के च्यालेन्जहरू अब हामीले फेस गर्नुपर्छ भन्दाखेरि चाहिँ अब हाम्रो प्राय जस्तो प्रोफेसरहरू हैन उनीहरू चाहिँ अब बङ्गाली हुन्छ हैन उदा उनीहरूले अब बङ्गालीमा लेक्चर दिन्छ हैन चाहिँ हामीले बुझ्दैनौँ हैन अनि त त्यस्तो हुन्छ त्यो त्यति मात्रै हैन अब त्यहाँबाट हामीलाई अब कलेज सकेर अब हामी ठुलो युनिभर्सिटीतिर जानुपर्छ हैन त्यहाँनिर हाम्रो अब हामीले हाम्रो अब कलेज अब कलेज सकेर यु युनिभर्सिटी गर्दै गरेको दिदीहरूले भन्नुहुन्छ हैन अब यस्तो यस्तो हुन्छ सारो पर्छ लेक्चरहरू पनि अब त्यस्तै अब बङ्लाहरूबाट दे दिन्छ त्यहाँनिर बेसी जस्तो बङ्ला मान्छेहरू मात्रै हुन्छ बङ्गालीहरू मात्रै हुन्छ नेपाली कता कता मात्रै हुन्छ र भन्दै भन्नुहुन्छ हैन र त्यति मात्रै हैन र अब हामी चाहिँ अब त्यो केही अब हामी आफ्नो अब अब अब हाम्रो स्टडिजहरू सकेर हामी हाम् केही जबहरू खोज्नुको लागि बाहिरतिर जानुपऱ्यो भने हाम्रो अब हाम्रो आफ्नै स्टेटभित्र त हाम्रो हामी आफ्नो नेपाली अब नेपाली ल्याङ्ग्वेज युज गर्नु सक्दैनौँ हैन किनभने अब हाम्रो नेपाली ल्याङग्वेज चलेको भनेको चाहिँ अब यहीँ हाम्रो दार्जीलिङ कालिम्पोङ यतै त्यो सिक्किमहरूतिर सम्म मात्रै हो नेपाली ल्याङ्ग्वेज चाहिँ त्यहाँदेखि उता हामी अब चेन्नई ब्याङ्लोर कतातिर जानुपऱ्यो भने हामीले आफ्नो आफ्नो गोजीबाट पैसा निकालेर त्यो ल्याङग्वेज सिक्नुको लागि आफ्नो आफ्नो पैसा खर्च गरेर त्यहाँको ल्याङग्वेज सिक्नुपर्छ र अब त्यही अब त्यही छ हैन अहिले अब अहिलेको जेनरेसनमा हैन हामी अब त्यहाँ अब घरमै बसेर केही हुनु सक्दैन हैन र अब बाहिर जानैपर्छ अनि त बाहिर गएपछि त्यसरी हामीले अब फाल्टु हाम्रो हाम्रो ल्याङ्ग्वेज छोडेर अब अरू ल्याङग्वेजहरू सिकेर अब सिक्नैपर्छ अब हामी केमा केही जगामा गएर काम गऱ्यौँ अरे हैन अनि त्यहाँ गएर हामीले अब हाम्रो नेपाली ल्याङग्वेज युज गर्नु सक्दैनौँ किनकि अब त्यहाँको आफू उनीहरूको आफ्नो आफ्नो जगाको अब आफ्नो आफ्नो ल्याङग्वेज हुन्छ अनि त हामी यता अब त्यता ब्याङ्लोरहरूतिर गयौँ भने उनीहरूले अब तामिल तेलेगूहरू ल्याङ्ग्वेजहरू युज गर्छ र हामीले अब त्यो जब गर्नुको लागि चाहिँ अब हामी त्यो फाल्टु ल्याङग्वेज सिक्नु लागि बाध्य पर्छ हैन र अब त्यति मात्रै हैन अब अब के भन्छ अब ट्र्याभलहरू गर्नुपऱ्यो भने कता टाढा टाढा जानुपऱ्यो भने त्यहाँनिर पनि हाम्रो नेपाली ल्याङ्ग्वेज चाहिँ अब हामीले पटक्कै युज गर्नु सक्दैनौँ हैन कि ता इङ्लिस कि त हिन्दी हैन अनि त अब अहिलेको जेनरेसनमा चाहिँ त्यस्तै छ हैन अब त्यही हो घरमा बसेर हुँदैन टाढा जानुपर्छ टाढा टाढा गएपछि पढ्नुको अब पढ्नुको लागि के केको लागि कामहरू गर्नु लागि बाहिर जानुपर्छ अनि त्यसको लागि अनि त हामी अब त्यसको लागि अरू अरू ल्याङग्वेजहरू सिक्नुपरेको हुन्छ इङ्लिस अब इङ्लिस नेपाली ले हुँदैन अब हैन इङ्लिस त्यो अरू अरू ल्याङ्ग्वेजहरू सिक्नुपर्ने हुन्छ हैन र अहिले चाहिँ अहिलेको यो जेनरेसनमा चाहिँ नेपाली ल्याङ्ग्वेज बोल्नेहरू चाहिँ धेरै कम्ती छ अब जस्तैलाई अब थाहै छ सबैलाई हैन इन्डियामा चाहिँ अब अब सबै जनालाई हैन इङ्लिस ल्याङग्वेजमा चाहिँ अब इङ्लिस अब एकदम नेसेसरी होनि त हैन अनि त अब हामी हामीलाई सिकाउँछ नि त स्कुलहरूतिर पनि इङ्लिस चाहिँ मजाले बोल्नु होइन त्यही हो अब ते त्यो नेपाली ल्याङ्ग्वेजहरू चाहिँ त्यस्तो छैन हैन अब हामीलाई त्यस्तो बेसी यो दिँदैन नेपाली ऊ यो नेपाली सब्जेक्टलाई बेसी इम्पोर्टेन्स दिँदैन हैन र अब अब त्यही भएर पनि होला हैन अनि त त्यति नै हजुर